हाम्रो आमाबुवा र हजुरबाहरूको त शिक्षा भन्नुपर्दाखेरि त उहिले त त्यो शिक्षाप्रति त मान्छेको उयस नै थिएन स्कुल विद्यालय भने जस्तो जानु नै पाउँथेन छोरी मान्छेहरूलाई त झन् शिक्षितै कोही हुन्थेन छोरी मान्छेहरू त शिक्षित स्कुलै जानु पाउँथेन स्कुल जानुपर्यो भने पनि घरको सबै कामहरू गरेर जानुपर्थ्यो भाइबहिनीलाई हेरेर खानासाना घरको काम सबै सकेर शिक्षा लिनु जानुपर्थ्यो विद्यालय र अहिले हेर्नुपर्दाखेरि चाहिँ अहिले त धेरै राम्रो सुधार पाएको छ शिक्षामा हाम्रो त अहिले त हामीले त छोरी मान्छेहरूलाई पनि विद्यालय भेट्छौँ शिक्षाको लागि होइन र अठार वर्ष भन्दा मुनि चाहिँ हामीले कसैको घरमा काम गर्नु पा पठाउँदैनौँ आफ्नो छोरीहरूलाई र शिक्षामा अहिले धेरै सुधार भएको छ